दार्जिलिङ चाहिँ यस्तो उयो हो कि एकदम हाम्रो खाले एकदम यसको चाहिँ जुन हावा पानीले भेटाएको हुन्छ एकदम राम्रो नै हुन्छ जति सक्दो चाहिँ दार्जिलिङ भनेको चाहिँ अब डेभलोपमेन्ट चाहिँ अब पुरा नै भइसकेको चाहिँ छैन जस्तै अब अरू जग्गा हेरी चाहिँ होइन र पनि तपाईँहरू आउनु भयो भने अब टाइगर हिलबाट देख्नु सक्नुहुन्छ उयो गर्नु देख्नु सक्नुहुन्छ कञ्चनजङ्घाहरू देख्नु सक्नुहुन्छ एकदमै राम्रो हुन्छ होइन अब खासमा हो भने चाहिँ एकदमै राम्रो नै हुन्छ अब कस्तो भन्नु पऱ्यो भने चाहिँ अब डेभलोपमेन्ट र ग्रोथको अब एजुकेशन सिड्युलहरू त अहिले कलेजहरू पुरै बन्निएको छ अहिले पढ्ने सढ्ने एकदमै राम्रो नै बनाई नै बनाइदिरहेको छ विद्यार्थीहरूलाई जो पढ्नु चाहनेहरूलाई एकदम राम्रो राम्रो कोर्सहरू एकदम राम्रो राम्रो पोस्टतिर चाहिँ अब पढेर होइन राम्रो राम्रो पोस्ट पाउन सक्नेहरू सक्छ अन्त अब भिलेजमा हेऱ्यो भने चाहिँ अब डुल्ने अहिले चाहिँ गाउँतिर हेऱ्यो भने चाहिँ अहिले गाउँतिर हेऱ्यो भने चाहिँ अहिले पुरा यस्तै अब रिसर्ट सिसर्टहरू पुरा बनिनु थालेको छ टुरिस्टको लागि अब पछि फ्युचरमा हेर्दै जाउँ अब कस्तो चल्छ चल्दैन अन्त चल्ने एक दुई जग्गा पनि चल्छ तर थुप्रै जग्गामा चल्दैन र पनि अब गाउँमा चाहिँ अब भिलेज गाउँतिर चाहिँ अब हल्का डेभलोप भइरहेको नै छ एकदम राम्रो नै भइरहेको छ अनि त्यति नै भन् त्यति नै भन्नु चाहन्छु कि म होइन एकदम राम्रो नै भइरहेको नै छ एकदम डेभलोपमेन्टले गर्दा चाहिँ एकदमै एकदमै एकदमै एकदमै राम्रो नै भइरहेको छ हाम्रो जुन यो युथहरूले पनि एकदम सपोर्ट गरिदिएकोमा एकदम दार्जिलिङ सहरमा सपोर्ट गरिदिएकोमा एकदम राम्रो नै भइदिरहेको नै छ